हजुर हजुर भन्नुहोस् न कति दिन भयो होला हो भाइ यो पानी अलिकति धमिलो आएको मलाई त थाहा भएन आज फर्स्ट टाइम कम्प्लेन तिम्रोबाट आएको अँ ठिकै अँ अँ अँ भाइको के भन्छ यो कुन ठाउँदेखिको बोलेको हो कुन चाहिँ लाइनदेखिको भातपाडा टप लाइन है हुन्छ म यस विषयमा अवश्यै हेर्नेछु किन भन्दाखेरि हिजो भर्खरै हाम्रो यो ट्याङ्की सफा गरेको थियो कि सायद त्यसले गर्दाखेरि होला या अब केले गर्दाखेरि हो अलिकिति पानी तपाईँकोमा धमिलो पानी गएकोले गर्दाखेरि म क्षमा चाहन्छु तर मलाई लाग्छ यो हाम्रो अलिकति जो सफाइकर्मी थियो त्यसले गर्दाखेरि पनि सायद राम्रो क्लिन गरेन होला या अब केही भयो है म एक एकपल्ट यो ट्याङ्कीको फेरि निरिक्षण गर्नेछु होइन जाँच गरेर हेर्नेछु या केही प्रब्लम भएको छ या छैन र तपाईँ सुर्ता नलिनुहोला यस विषयमा अवश्यै हामीहरू सही निर्णय लिएर सही कदम उठाउनेछु र तपाईँको समस्याको समाधान हामी अवश्य गर्नेछु तपाईँ एकदम निश्चिन्त भएर बस्नुहोला है आहिले जुन चाहिँ अब तपाईँहरूले यो पानी अब लिनु भइरहेको छ होइन मैला पानी अब भन्नुभयो धमिलो पानी म तपाईँलाई एउटा सुझाउ दिन चाहन्छु आहिले यस पानीको प्रयोग तपाईँ पिउनको लागि नगर्नुहोस् यदि पिउनुहुन्छ भने यो उमालेर यो पानीलाई है तपाईँ पिउन सक्नुहुन्छ या तपाईँकोमा कुनै फिल्टरहरू छ भने त्यसको उपयोग गर्नुहोला भन्ने म तपाईँलाई भन्न चाहन्छु

हुन्छ हुन्छ अवश्य अवश्य हुन्छ हुन्छ हुन्छ